फुटबल भन्दा चाहिँ है परिवारका हामीले चाहिँ जोइन गर्न है हाम्रो क्लब कालिम्पोङमा चाहिँ हामी जोइनिङ गर्नका निम्ति भन्न चाहिँ भन्दा चाहिँ हामी है एउटा नजदिकै अब एउटा क्लब छन् है जुन भिक्टोरियन युनाइटेड क्लब भनिन्छ भनिन्छ अनि साथै त्यहाँ चाहिँ जोइन गर्नको निम्ति चाहिँ हामी है त्यहाँनिर हामी जोइन गर्नसक्छौँ अनि साथै त्यहाँनिर फुटबलहरू है त्यहाँनिर हामी है सिक्नसक्छौँ कोचहरू द्वारामा अनि सधैँ त्यहाँनिर चाहिँ एकदमै राम्रो एउटा क्लब छन् अनि त्यो क्लबद्वारामै आजकल आज अहिलेघरि धेरै प्लेयर्सहरू अनि साथै युवाहरू अहिलेको युवाहरू है एकदमै राम्रो प्लेटफर्म पाएको छन् अनि साथै मित्र जी है मेरो परिवार अनि मेरो जो भाइहरू है त्यहाँनिर जोइन गर्न चाहन्छ र अनि साथै हामीहरू म चाहिँ भन्न चाहन्छु कि अनि त्यहाँनिर जत्ति पनि ठुलठुलो अनि अहिले त्यहाँनिर कोचेसहरू छन् सिकाउनेहरू उहाँहरूलाई चाहिँ अनि हामी त्यहाँनिर है रिक्वेस्ट गरेर हुन्छ हामी त्यहाँनिर भन्नुपर्नेछ अनि साथै त्यहाँ मात्रै नभएर है कालिम्पोङ दार्जिलिङभरिमा धेरै छन् यस्ता है क्लब्स क्लबहरू जो सिक्न खेलकुदका है फुटबलहरूको फुटबलको निम्ति फुटबल क्लबहरू धेरै छन् जो अहिलेको केटाहरू अनि है त्यहाँनिर जोइन गर्ने गर्छन् अनि साथै त्यहाँनिर खेल्ने गर्छन् अनि अहिले चाहिँ फुटबल साथै अनि फुटबलमा है धेरै इन्ट्रेस्ट देखाउने गर्छन् अनि त्यहाँनिर कोचेसहरूले एकदमै राम्रो सिकाउने गर्छन् अनि धेरै मात्रामा है आजकल फुटबल प्लेयरहरू चाहिँ जो बढिएका देखिन्छन् हामी साथै हामीले अहिलेको नेपालीभरिमा अनि हामी है फुटबल चाहिँ सिक्नको निम्ति चाहिँ सि फुट फुटबल सिक्दा चाहिँ हामीलाई एकदमै है फिजिकली अनि साथै मेन्टली पनि हामीलाई एकदमै सहायता मद्दत गर्छन् फुटबलले अनि हामी चाहिँ फुटबलमा चाहिँ हामी चाहिँ फुटबलमा चाहिँ है अनि यसरी नै हामी अगाडि बढ्नुपर्ने अगाडि बढ्नुपर्नेछ अनि हामी साथै फुटबल अनि यसरी नै हामी अगाडि बढेर फुटबल हामी नेपाली क्षत्रीयहरूलाई अगाडि बढाउने छन् अनि अनि जसरी हामी है त्यहाँनिर म अनि त्यहाँनिर जोइन गर्छौँ त्यसरी नै आजकल नजदिकैको भाइ बहिनीहरू है केटाहरू साथीहरू पनि धेरै इच्छुक इच्छुक गर्छन् फुटबल क्लबमा जोइन गर्नको निम्ति तर धेरै है साह्रो पर्ने पर्नेछन् साह्रो पर्छ किनभने त्यहाँनिर जोइन गर्नको निम्ति धेरै साह्रो छन् है ट्रायलहरू हुन्छन् अनि त्यहाँनिर त्यहाँनिर पास हुनुपर्छ ट्रायलहरूमा अनि मात्रै उहाँहरूले लिने गर्छन् यसरी नै म मेरो पनि धेरै इच्छाहरू छन् है फुटबलमा जो चाहिँ है अगाडि फुटबलको फुटबललाई हामी एउटा पेसन बनाएर अगाडि बढ्ने इच्छाहरू छन् अनि त्यसै कारणले हामीले त्यहाँनिर नजदिकै कालिम्पोङ क्लबमा है हामी रेजिस्ट्रेसनको लागि गएको थिएँ अनि सेलेक्ट पनि भएको थिएँ अनि यसरी नै मेरो साथीहरू पनि है र त्यहाँनिर जान चाहन्छन् अनि इच्छुक छन् अब यसरी नै हामी त्यहाँनिर क्लबमा अगाडि बढ्नुपर्नेछ अनि हामी जसरी हामीले होइन फुटबललाई हामीले अगाडि आफ्नो करियर बनाएर हिँडेका छौँ त्यसरी हामीलाई फुटबलले पनि पछाडि सहायता है अब लाइफमा केही कुछ सम्झेर हामी गर्न सम्झेर हामी अगाडि बढ्नुपर्नेछ अनि फुटबल भन्दा चाहिँ विश्वभरि आजकल है एकदम प्रचलित प्रचलित भएको खेल हो जो चाहिँ सानादेखि लिएर है ठुलोसम्मले है मनपराउने गर्छन् यस खेललाई अनि अगाडि उहाँहरूले है यस खेलद्वारा धेरै इन्जोयहरू साथै उहाँहरू मजा गर्ने गर्छन् अनि जसरी यस खेलद्वारामा मानिसहरू है रमाउने अनि खुसी हुने गर्छन् त्यसरी नै आजकलका है युवाहरू पनि यसै कारणले गर्दा है जोइन क्लब्सहरूमा जोइन गरेर है नयाँ नयाँ खेलहरू स्किल्सहरू बढाएर उहाँहरू पनि एउटा धेरै मात्रामा अघि बढिरहेका छन् अनि हामी यसरी नै अगाडि बढ्नु पर्नेछ अनि साथै फुटबल भन्दा चाहिँ क्लब हामी है आफै नेचुरल हामी सिक्छौँ भने चाहिँ हामीलाई धेरै मात्रामा है हामी धेरै हामी धेरै मात्रामा हामी कम्ती सिक्नेगर्छौँ तर हामी कोचिङ्सहरूमा हामी साथै आफ्नो साथीभाइहरूसँग सिक्यौँ भने चाहिँ एकदमै धेरै मात्रामा चाहिँ हामी अगाडि धेरै नयाँ नयाँ कुराहरू हामी सिक्नेगर्छौँ अनि साथै हामी अगाडि बढेर है हाम्रो खेलकुदहरूलाई है अनि हामी आफ्नो जुन फुटबल खेल छ है हाम्रो एउटा आजकल त है राष्ट्रिय खेल जस्तै भइसकेका छन् यस खेललाई हामी है अगाडि बढाएर हाम्रो करियरहरू पनि बनाउन सक्छन् यसै कारणले तपाईँ अनि हामी है अनि अझ आजको अहिलेको युवाहरू है हामी हामी त्यहाँनिर क्लब्सहरूमा जोइन गरेर क्लब फुटबल क्लबहरूमा जोइन गरेर हामी अगाडि बढ्नेगर्छौँ अनि साथै हामी हामी अगाडि बढेर हामी है यस खेललाई हामी सिक्नेगर्छौँ